हाम्रो क्षेत्रमा रहेको प्राकृतिक स्रोतहरू के के छन् जसलाई व्यवसायिक गतिविधिमा प्रयोग गर्न सकिन्छ भन्दाखेरि चाहिँ दार्जिलिङमा पानीको धेरै नै समस्या हुन्छ र यहाँको मान्छेले के गर्छ भन्दामा चाहिँ मान्छेहरू त्यो वाटर सोर्सहरू कता कता छ त्यहाँनिर गएर गाडीमा पाइपहरू लगाएर पानी ल्याइने गर्छ र घर घरमा तिनीहरूले सप्लाई गर्छ अब बस्ती एरियाहरूमा त मान्छेलाई त्यति धेरै पानीको समस्या हुँदैन तर यो टाउन एरिया सानो सानो बजार एरियामा त पानीको धेरै नै समस्या हुन कारणले गर्दा चाहिँ मान्छेले त्यही पानीहरू अब घरमा ल्याएर तान्ने गर्छ अन्त त्यसले गर्दा चाहिँ अब त्यो एउटा प्राकृतिक प्रयोग नै गरिएको भयो र अहिले चाहिँ मान्छेले नयाँ कुरा पुरै धेरै के मनपराउनु थालेको छ भन्दमा चाहिँ धेरै नै मान्छेले अहिले प्लान्टहरू जग्गा जग्गाबाट ल्याएर धेरै नै सकुलेन्ट प्लान्ट्सहरू घरमा राखिने गर्छ त्यसले गर्दा अब त्यो राखेको राम्रो पनि हो किनभने प्लान्ट्सहरूले अक्सिजन्सहरू पनि मज्जाले प्रोभाइड गर्नेगर्छ अब इन्डोर प्लान्ट्सहरू हुन्छ कसै अन्त त्यही भएर मान्छेहरूले बेड रूममा आफ्नो स्टडी रूममा प्लान्ट्सहरू राखेर अब त्यो राम्रो अक्सिजनहरूको लागि त्यो नेगेटिभ एनर्जीहरू दूर राख्नुको लागि पनि मान्छेले धेरै नै त्यस्तो प्लान्ट्सहरू राख्ने गर्छ अहिलेको समयमा चाहिँ